मेरो प्रिय खेल चाहिँ मेरो फुटबल हो मलाई पहिलादेखिको सानोदेखिको खेलेको र मलाई फुटबल चाहिँ अब कसरी इन्ट्रेस भयो भन्दा म चाहिँ सानो हुँदाखेरि चाहिँ फर्स्ट टाइम म क्लास टु पढ्दाखेरि चाहिँ गोली खेल्थेँ अन्त त्यतिबेला मैले फर्स्टमा आफ्नो लाइफमा फर्स्टमा गोल हालेको थिएँ त्यतिबेला चाहिँ मलाई चाहिँ भित्रबाट अर्कै फिलिङ आएको थियो होइन अन्त चाहिँ त्यहाँदेखिको चाहिँ मैले आफ्नो फुटबल चाहिँ खेल्नु थालेँ मैले आफ्नो लाइफमा र एकदम राम्रो भएँ त्यहाँदेखिको होइन त्यो मज्जा आउँथ्यो अब गोलहरू हाल्दाखेरि एकदम त्योपछि मैले मेरो आइडल चाहिँ मेस्सी हो अन्त मैले मेस्सीलाई फलो गरेकोदेखि झन् म अब रफ्तारमा फुटबल खेल्न थालेँ र मैले निकै म्याचहरू खेलेँ निकै एक्सपिरियन्स गरेँ र ठुलो भइन्जेलसम्म आइलेसम्म म गोली खेल्छु होइन र निक्कै ठुलठुलो म्याच खेलेँ निक्कै ठाउँमा गएर गोलीहरू खेलेँ र एकदम मलाई चाहिँ मेस्सीले चाहिँ मलाई एकदम इन्सपायर गरेको छ होइन उसको उसको अब बायोग्राफी हेरेर उसको सबै हेरेर सबै एकएकवटा अब कुरा चाहिँ म फलो गर्छु होइन उसले जुन चाहिँ क्लबमा जान्छ उसलाई म त्यहीँ फलो गर्छु त्यही क्लबलाई फलो गर्छु होइन उ जता हुन्छ म त्यहीँ हुन्छु अब म यस्तो मेस्सीले चाहिँ मलाई एकदम इन्सपायर गरेको छ होइन मैले सानोदेखिको उसलाई नै हेरेर आएको र अहिलेसम्म उसलाई नै पछिसम्म उसलाई नै हेर्नेछु र अब फुटबल अब म कैहिले पनि छोड्दिनँ होला सायद होइन बुडो अब नसकिन्जेलसम्म चाहिँ म खेल्नेछु होइन एकदम अब म चाहिँ इन्सपायर भएको गोलीबाट चाहिँ मेरो आइडल मेस्सीले गर्दाखेरि र अब पछिसम्म खेल्नेछु जबसम्म चाहिँ मेरो खुट्टा हातहरू लाग्ने छ होइन त्यतिबेलासम्म चाहिँ म गोली खेल्नेछु अब त्यही हो ठुलठुलो अब ठुलठुलो प्लेयर हुने चाहिँ इच्छा थियो अब मेस्सीहरू जस्तै तर अब त्यो स्टेजमा पुग्नुलागि साह्रै नै पर्छ र अब मेहनत गरिनैरहेको छु अलिअलि अब ट्रायलहरूतिर गएर अलिअलि गर्छु होइन आफ्नो पफर्मेन्स देखाउँछु र अब त्यहाँ सेलेक्ट भए राम्रो हुन्थ्यो तर अब त्यो मेस्सीको स्टेजमा पुग्नु चाहिँ साह्रै छ र पनि म उसलाई फलो गरिरहेको छु अब आफ्नो एज हुइन्जेसलम्म ट्राई नै गर्छु र त्यही त्यही भन्न सक्छु